मेरो बगैँचामा फलेको फलफुल फुलेको फलेको यो भगवान् लाई चढाउँछु त्यो म साई मन्दिरमा पनि हिँड्छु म एउटा साधु मान्छे पनि हो त्यो भएर म भगवान्को नाममा कति चाहिँ चढाउँछु अन्त अब माग्नेहरूले कति माग्नेहरू आउँछ तिनीहरूलाई पनि म बाँडी पनि दिन्छु हो बाँडेर पनि खान्छु म बेच्दिनँ कहिले पनि म त्यहाँ बेच्दिनँ बाँडेर खान्छु र कति त बोटमै राख्छु अब त्यो भएर म मनपर्छ मलाई बोटमा राख्नु मनपर्छ फलफुलहरू म सबै टिप्दिनँ फुलहरू पनि म टिपेर भगवान्मा पहिला चढाउँछु अन्त मात्रै बाँड्ने कुरा पनि बाँड्छु त्यो मलाई मनपर्छ तेस्तो फुलहरू